हलो हजुर स्निक कर्नर भन्नुहोस्

हजुर हजुर हजुर हजुर भन्नुहोस् स्निक कर्नरबाट बोल्दैछु म मेरोमा सबै छ क्याजुअलदेखि लिएर फर्मलदेखि लिएर स्पोर्ट्स सुहरू सबै छ विन्टर वेयरहरूदेखि लिएर सबै नै छ अब डिपेन्ड गर्छ तपाईँ कुन चाहिँ लाउनुहुन्छ किनकि हाम्रोमा यताको कम्पनी पनि छ एशियन भन्ने जुन चलिरहेकोछ अहिले इन्डियन कम्पनी त्यो गौतम गम्भिरले होइन त्यो ए विरेन्द्र सेवक होलाउ सायद एड खेल्ने क्या अन्त के रे तपाईँको यता बाहिरको सुजहरू जस्तो भयो यो नाइकीको एडिडासको यिनीहरूको पनि राम्रै छ हुनु त कपीहरू हो तर अब क्वालिटी राम्रो हुन्छ यिनीहरूको पनि प्राइज रेन्ज अब स्टार्टिङ तपाईँको छ सयदेखि छ माथि त अब धेरै माथि पनि छ बाह्र तेह्र चौध हजार पनि छ हुनु त हो ठुल्ठुलो कपीहरू भनिन्छ हजुर तपाईँलाई चाहिँ कस्तो चाहिएको

हजुर पाउँछ फ्याकचर भएको छ भनेपछि साइज कति होला उसको सु साइज फोर्टी हो ए हजुर हजुर फोर्टी त छ मेरोमा कस्तो मतलब का खुट्टा चाहिँ कस्तो जग्गामा फ्याकचर भएको

आहा अन्त खुट्टा लाउनु अप्ठ्यारो हुँदैन जुत्ता लाउनु

अँ त्यसो भए चाहिँ एक काम गर्दा हुन्छ कि यो एक काम गर्दा हुन्छ दुई तिनटा अप्सन छ एउटा बेस्ट अप्सन पनि छ म तपाईँलाई भन्छु दुई तिनटा अप्सन छ के रे एडिडासमा एउटा छ हाम्रो अल्फबाउन्स भन्ने त्यसको चाहिँ तपाईँको सोल मज्जाको आउँछ नरम टाइपको इस्पोन्जी टाइपको सोल आउँछ त्यो लाउँदा हुन्छ त्यसमा चाहिँ प्रेसर पर्दैन खुट्टामा अन्त अर्को छ तपाईँको ए प्लास्टर छ अलिकति हुन्छ हुन्छ हुन्छ ठिकै छ त ठिकै छ केही छैन प्लासटरमा अन्त साइज चाहिँ अलिकति प्लासटर होला त्यसमा त चल्छ नि अब तपाईँलाई कति छिट्टो चाहिएको डेलिभेरी भन्दा बेस्ट तपाईँ आउनु नै होस् न अन्त हाम्रो यहाँ हामी राखेको पनि छौँ कतिवटा तपाईँलाई छिट्टो चाहिएको होला होइन

अब अल्फाबाउन्सको चाहिँ तपाईँको तेइस सय जस्तो पर्छ कम्ती गरेर बाइस सयसम्म चाहिँ दिनु सक्छु तर त्योभन्दा राम्रो अप्सन छ एउटा होइन त्यो भन्दा राम्रो अप्सन छ कि एउटा फ्लाइज भन्ने छ एउटा नाइकीको त्यो चाहिँ तपाईँको फोल्डेवल जुत्ता हो पिछाडिपट्टि जुन एङ्कल हुन्छ नि त्यो चाहिँ खप्पै खुट्टा हाल्नु पर्दैन त्यो चाहिँ एङ्कल यसरी जुत्ता सट्टै फोल्ड गर्दा एङ्कल फोल्ड हुन्छ कि अन्त सिधा सट्टै खुट्टा हालेर त्यो चप्पलमा खुट्टा हाले जस्तो हुन्छ हो खुट्टा हालेर पिछाडिको एङ्कल यसरी आफै टाइट भइहाल्छ खुट्टा टेक्दाखेरि अझै त्यो चाहिँ सायद सजिलो हुन्छ जस्तो लाग्यो मलाई चाहिँ त्यसको चाहिँ अलिकति प्राइस छ हजुर अँ प्राइस छ हो थर्टी फाइभ जस्तो लाग्छ लाग्नु चाहिँ अन्त आएर हेर्नुहोस् न तपाईँलाई तै मन पर्छ होला सायद त्यो राम्रो छ

हुन्छ हुन्छ भोलि आउनुहोस् न साँढे नौतिर खोल्छ आउनुहोस् न हुन्छ ल हुन्छ